भाउजू म ट्राभल एजेन्सीबाट बोल्दै थिएँ हौ तपाईँले अस्ति मलाई गाडी भन्नु भएको थियो नि कहाँ जानुको लागि ए कहाँ जानुको लागि भाउजू ए कतिजना जानु हुन्छ ए तपाईँ र दाजु मात्र जानु हुने कति दिनको लागि जानु हन्छ भाउजू ए भने पछि कहाँसम्म जानु हुन्छ तपाईँहरू माथिसम्म जानु हुन्छ छाङ्गुसम्म ए हुन्छ हुन्छ भाउजू मेरोमा अब थुप्रै छ गाडीहरू त तर अब तपाईँ छाङ्गु नै जानु हुन्छ भने चाहिँ तपाईँले ठुलो गाडी लानु होस् तपाईँहरूको त्यो नजिकको एकजना छ भाइ कि उसलाई भनिदिन्छु चिन्नु हुन्छ होला प्रसान्त भाइ उसको त ठुलो गाडी छ नि सुमो छ त्यसमा लग्यो भने राम्रो हुन्छ पाँचदिनसम्म त माथि छाङ्गुसम्म घुमाएर ल्याइदिन्छ अनि होटेलहरू पनि चिनाजाना भएको उसको त ड्राइभिङ पनि राम्रो छ हो अब ऊ त एक्सपिरियन्स हो नि अन्त भाडा पनि साह्रै बेसी लिइदिनँ हौ भाउजू म तपाईँहरूलाई भाडा तपाईहरूको दिनमा तिन हजार गरेर दिनु पर्यो पाँच दिनको लाग्यो तिन पाँच पन्ध्र भने पछि पन्ध्र हजार चाहिँ गाडी भाडा मात्र लाग्यो है गाडी भाडा चाहिँ पन्ध्र हजार लाग्यो अन्त अब बस्नु ओर्नु खानुको चाहिँ होटेलको चाहिँ अलग्गै चार्ज लाग्छ हजुर अनि यो गाडी भाडा चाहिँ अब तपाईँहरू चिनाजाना हो सस्तो गरिदिएको कि अरूलाई त म चार हजार गरेर लिन्छु नि दिनको तपाईँहरूलाई चाहिँ अब आफ्नो चिनाजाना हो भनेर तिन हजार गरिदिएको अन्त माथि होटेलहरूमा त्यस्तो राम्रो खाले उयो हेरिदिन्छु नि खानु बस्नु सुविधा भएको रुमहरू राम्रो भएको पाउँछ नि भाउजू तपाईँले मजाले घुमेर आउनु होस् न तर एडभान्स चाहिँ दिइराख्नु पर्छ है किन भने हजुर तेल हाल्नु पर्छ कि एडभान्स तपाईँले दस हजार जस्तो चाहिँ पठाइदिनु होस् न भरे तेलहरू हालिराखेर जानु पर्यो हो ल हुन्छ भाउजू पक्का भयो त अस्ति म फोन गर्दै गर्छु तपाईँलाई